ए सप भाइ ए त्यो मलाई अलिक सब्जी चाहिएको थियो कि बिहाको लागि बिहाँको लागि त अब त्यही त हो टमाटर प्याज पोटल हो त्यहाँदेखि अब फ्रेस सब्जीहरू चाहिएको थियो हो

सागहरू भन्नाले अब अरूहरूमा चाहिँ छेनाहरू के केहरू चाहिएको थियो छुर्पीहरू क्या अँ आलुहरू चाहिन्छ आलु अन्त के कसो रेट छ हौ टमाटर पनि चाहिन्छ टमाटर प्याज आलु पोटल अन्त के कसो रेट चल्दैछ अहिले

पचास है

अन्त मलाई यो हप्ता भित्रमा चाहिएको कि तर म अलिक बेसी लान्छु बिहाको लागि हो तर रेट चाहिँ मिलाइ दिनुपर्छ मलाई ल

अँ फ्रेस हुनुपर्छ अन्त अब किनभने दुई दिन जस्तो राखेर अब बिहामा चलाउने त त्यसले गर्दा पो अलि फ्रेस अब जति जतिमा अँ अनि अँ मेन कुरा त्यही हो क्या रेटमा अलिक मिलाउनु पर्छ मलाई चाहिँ अब प्याजहरू चाहिँ उम् अँ प्याजहरूको त पाटा हेरेर क्या पचास पचास किलोको पाटा चाहिँ अँ उयो गर्नुपर्छ त्यही माथि अँ मैले ए के अरे त्यसो भए म यो हप्ता भित्रमा नि ए हुन्छ हुन्छ